आज म एउटा गाडीमा चढ्दाखेरि हामीले पहिल्यैबाट भाडा मिलाइसकेको थियो तर एजेन्सीमा पहिल्यै भाडा मिलाइसकेको थियो तर पछिबाट गाडीमा चढ्दाखेरि चालकले त्योभन्दा बढी रकम माग्यो तर म यो एउटा कम्प्लेन गरिरहेको छु एजेन्सीलाई कि यस्तो चालकले अब हुँदैन उसको व्यवहार पनि दुर्व्यवहार बोल्ने ढङ्ग बोल्ने तरिका राम्रो थिएन राम्रो छैन पैसा रकम ज्यादा माग्ने अनि तपाईँको बढी नराम्रो व्यवहार गर्ने गर्दा म यो रकम पनि दिन सक्दिनँ उसलाई दुर्व्यवहार गर्ने एकदम नराम्रो व्यवहार भएको रहेछ अन्त यस्तो ड्राइ चालकहरूले राख्यो भने एउटा सबै संयोजक भनौँ चालकहरूको महासङ्घलाई नै खती पुऱ्याइन्छ नराम्रो बनाइन्छ अनि आज म त्यहाँबाट अर्को जग्गा घुम्न जाउँ भनेर पहिल्यैबाट मिलाइसकेको थियो त्यो भाडा रकम तर आज त्यो गाडीमा चढ्दाखेरि चालकले आज त्योभन्दा धेर पैसा रकम माग्यो अन्त म दिन सक्दिन दिन चाहँदिन त्यो चालकलाई अनि यस्तो खालके चालकहरूले आफ्नो जग्गाको व्यवहार देखाइदिन्छ पर्यटकहरूलाई आएको व्यवहार देखाइदिन्छ अरूबेला कुनैपनि बाहिरबाट आएको पर्यटकहरू त्यो सहरमा घुम्न आउँदाखेरि नराम्रो व्यवहार देखिन्छ त्यो समय त्यस्तो अनि राम्रो होइन उपद्रव व्यवहार देखिन्छ

म यो एउटा कम्प्लेन गर्न चाहन्छु एजेन्सीलाई जुनचाहिँ चाहिँ यस्तो चालकहरू नराख्ने रकम बढाएर नभन्ने आफ्नो मौज मस्तीमा नगर्ने अलिकति दादागिरी देखाउने त्यस्तो राम्रो व्यवहार होइन त्यसरी सबैलाई दखल पुग्नु सक्छ त्यो सहरलाई त्यहाँको वासिन्दालाई त्यहाँको महासङ्घलाई सबैलाई दखल पुग्छ अनि चाँडोभन्दा चाँडै यसको राम्रो ढङ्गले सही ढङ्गले यो चालक माथि कारवाही गर्ने अनुरोध म टक्र्याउँदछु